चाडबाडमा हाम्रो सबै भन्दा मुख्य कुरो चाहिँ के छ भन्देखि दसैँ हामी दसैँ आउँ दसैँ मनाउँछौँ दसैँमा दसैँमा आफ्नो संस्कार संस्कृतिअनसार सबैले टिका टालो लागाइन्छ टाढो टाढोदेखि पनि आफ्नो मान्छे भेट्नका लागि आउँछन् दशैँमा आनन्द खुसी मनाउनका लागि आउँछन् र दसैँ मनाउँछौँ तिहार मनाउँछौँ तिहार मनाउँछौँ होली मनाउँछौँ सग्राँती पनि मनाउँछौँ सग्राँतीमा रोटी पोलेर फलफुल कन्दमूलहरू खाएर जात जातको तरुलहरू खाएर हामी चढाएर भगवानलाई चढाएर भगवानलाई पहिला अर्पण गरेर हामी खान्छौँ जस्तै फुलपाती हुन्छ फुलपातीमा शोभायात्रा हुन्छ शोभायात्रामा हामीले हजार हजार मान्छेको लाइन एकदममा आफ्नो संस्कार संस्कृतिअनसार हामी शोभायात्रामा हिँड्छौँ आफ्नो भेषभूषामा आफ्नो भेषभूषामा आफ्नो आफ्नो बाजागाजाको हिसाबमा हिँड्छौँ दुर्गा पुजा त्यहाँदेखि दुर्गा पुजा आउँछ दुर्गा पुजा गर्छौं दुर्गाको प्रतिमाहरू हामी सिलगढीदेखि मगाउँछौँ या दुर्गाको पुजा पुजा गर्छौँ दुर्गाको पुजा गर्छौँ चारैपट्टि आफ्नो संस्कार संस्कृतिअनसार गर्छौँ देउसे भैलो देउसे खेल देउसी खेल्छौँ भैलो खेल्छौँ आनन्द फुर्ति गर्छौँ गाउँ घर छर छिमेकीमा आदान प्रदान गर्छौँ खानु हामीले आफ्नो रीतिरिवाज संस्कार संस्कृतिअनुसार आफूले आफ्नो खाने भक्षक के छ त्यो खान्छौँ बस्छौँ खुसी गर्छौँ खुसी मनाउँछौँ यही हाम्रो एउटा कालिम्पोङको एउटा मुख्य संस्कृति चाडहरू मनाइने यतिनै निश्चित छ